मैले गीत गाउँदै गर्दा स्टेजमा एकदम पहिला मलाई डर लाग्थ्यो डर लाग्थ्यो राम्ररी गीत गाउनु मलाई एकदम नर्भसनेस नर्भस हुन्थ्यो र मैले गीत त्यसरी पुरा ट्राई गर्थेँ गाउनु नर्भस हुन्थ्यो जस्तै अडियन्सहरू देख्दा पनि मलाई एकदम नर्सभ हुन्थ्यो फिल डर पनि लाग्थ्यो मैले हेर्दा र त्यो पाराले चाहिँ मैले चाहिँ अब एकदिन गीत गाउँदै गर्दा म नर्भस भएर मेरो गीत पनि बिग् माने मैले गीत गाउँद गाउँदै मैले क्यान्सल गर्नु पऱ्यो र अहिले त्यो नर्भसनेसलाई मैले गीत गाउँदा गाउँदा गाउँदा गाउँदा त्यो नर्भस मैले हराइसकेको छु माने अब मलाई हुँदैन नर्भस र त्यसरी मैले पार गरेको छु यो समय गीत गाउने समय पार गरेर चाहिँ अहिले म जति गीत स्टेजमा गाउँछु एकदम मलाई अडियन्स देख्दा एकदम खुसी लाग्छ उनारूसँग ज्यामअप गर्नु मन लाग्छ गर्छु म गीत गाउँदै गर्छु उनीहरूले पनि गीत गाउँछ लु मैले गीत गाउँदै गर्दा उनीहरूलाई पनि गीत गाउनुहोस् भन्छु म गीत गाउँछु त यो नर्भसनेस चाहिँ मैले अहिले चाहिँ मलाई भएको छैन र यसरी नै अब गीत गाउँदा चाहिँ नर्भसनेस हराउँछ पहिला त्यस्तै हुँदो रहेछ गीत गाउँदा अब गीत गाउँदै गर्दा फर्स्ट टाइम जसलाई पनि त्यस्तै हो अब यो जुनै चिज पनि अब यो फर्स्टमा नर्भस हुन्छ नर्भस भएपछि त्यसलाई गीत गाउँदै गर्दा नर्भसनेस आएपछि चाहिँ अब फर्स्ट टाइम त्यस्तै हुन्छ सेकेन्ड टाइम थर्ड टाइम फोर्थ टाइम हुँदै हुँदै त्यहाँबाट बानी भएपछि चाहिँ हामीले एकदम गीत मजाले गाउनु सक्छु यो टाइमको समयलाई पनि मैले पार गरेको छु र यो समय मलाई एकदम अहिले समय पार गरेर म अहिले यो क्षेत्रमा एकदम राम्रोसँगले म प्रगति गरेर गइसकेको छु